मेरो क्षेत्रमा मनाइने धार्मिक पर्वहरू धेरै छन् जस्तै दसैँ दिवाली भाइटिका नाग पञ्चमी माघे सङ्क्रान्ति अनि अन्य धेरै धेरै हरू छन् अनि यो जति पनि मैले भने पर्वहरू यिनीहरूलाई मनाउनुको लागि चाहिँ घरका ठुला साना सबैजना एकट्ठा भएर मनाइने गर्दछन् र नाँच गान भोज घरमा पूजा आजा भगवान्लाई पूजा गरेर भेटी चढाएर परिवारहरूलाई खाना बाँढेर छिमेकीहरूलाई बोलाएर छिमेकीहरूसँग नाँच गान गरेर खाएर पिएर मनाइने गर्दछ